म साना हुँदादेखि नै अथवा मेरो बुद्धि आएको बेलादेखि नै मलाई थाहा छ मेरो गाउँठाउँमा दसैँको बेला मेलाहरू हुने गर्थ्यो अझै पनि सम्झना छ अहिले पनि मेलामा हौसीहरू खेलाइने छ विभिन्न खेलहरू खेल्न सकिनेछ सबै वर्ग नानी बुढाबुढी तह्नेरी सबैको लागि मेलामा विभिन्न खेलहरू खेल्न सकिन्छ